मैले फ्लिपकार्टमा नि अनलाइन ब्याग मगाएको थिएँ कि कस्तो राम्रो हो त्यसमा अब साडीमा लाउँदा पनि म्याच गर्ने कुर्थामा लाउँदा पनि हुने प्यान्टमा लाउँदा पनि मिल्ने जेमा लाउँदा पनि राम्रो लाग्ने सस्तो पनि सस्तो कति राम्रो रहेछ हौ क्वालिटी पनि राम्रो त्यसको छोटो पारेर बोक्दा पनि हुने लामो पारेर बोक्दा पनि हुने साडीमा पनि म्याच गर्ने पुरा मनपऱ्यो मलाई यो ब्याग चाहिँ